हेलो हजुर भन्नुहोस् गुड मर्निङ को बोल्नुभयो होला ए हजुर ए हजुर हजुर ए चिने चिने हजुर बहिनी भन्नु

हजुर के को मासु चाहिएको थियो भन्नुहोस् त ए चिकन हजुर हजुर अँ पाइहाल्नु हुन्छ अँ पाइहाल्छ मेरोमा अहिले यो के अरे चिकन पनि हाम्रो यताकै लोकल यतै गाउँबस्तीतिरै पालेको छ कि ब्रोइलर ब्रोइलर राम्रो छ मासु हजुर हजुर अहिले त दुई सौ पचास दुई सौ पचास

दस केजी लानुहुन्छ हुन्छ लानुहोस् न मिलाएर भइहाल्छ आउनुहोस् न म मिलाइ दिइहाल्छु दाम त चिनाजानामा त के गर्नु र हुन्छ हुन्छ एक सौ बिस दिइहाल्छु अँ दुई सौ बिस गरेर दिइहाल्छु हुन्छ हुन्छ दुई सौ बिस गरेर दिहाल्छु हुन्छ आउनुहोस् आउनुहोस् कतिबेला आउनु हुन्छ कि बेलुकाको बेलुकाको पार्टी हो मो बेलुका यस्तो छ कि बहिनी मासु लिनु पठायो भनेलाई नि दुई बजीको छेकछाकतिर पठाइदिनु नि ल म दुई बजीदेखि उता अलिकति म बाहिर निक्लन्छु कि अन्त त्यसलेगर्दाखेरि बहिनीकोमा भएछ भने म बेलुका निक्लन्छु नि त बेलुका साढे पाँच छ बजीतिर निक्लँदा हुँदैन एउटा सानो एउटा मिटिङ छ कि हाम्रो एउटा समाजको एउटा जेनेरल मिटिङ छ कि त्यो मिटिङ सकेर आउँछु नि त म हजुर हजुर हुन्छ के बहिनी उयो नि गरिदिनु पर्छ पिस पनि गरिदिनु पर्छ ए हुन्छ हुन्छ हुन्छ बहिनी हुन्छ हुन्छ धन्यवाद

ए हुन्छ हुन्छ त्यसो आउनुहोस् न म राम्रो राम्रो मासु राखिदिन्छु ल ल ल हुन्छ बहिनी ल हुन्छ हुन्छ